कालिम्पोङ जिल्लाभित्र हाम्रो खेतीबाली यो प्रकारको हुन्छ धान रोप्छौँ जौँ रोप्छौँ अदुवा रोप्छौँ खेती बालीहरू अब साग सब्जीहरू मकैहरू यस्तै प्रकारले हामी रोप्छौँ सिजन सिजन आलु रोप्छौँ आलु टमटरहरू सबै रोप्छौँ घरतरुलहरू सबै रोप्छौँ सिमलतरुलहरू सबै रोप्छौँ सबै हुन्छ हामीले लगेर अब हाटको दिन तरुलहरू साग सब्जीहरू हाटको दिन बेच्छौँ चामलहरू धेरै दोकानमा गएर सोधेर हामी बेच्छौँ अदुवाहरू भयो हामीले कालिम्पोङतिर लोगेर दोकान दोकान बेच्छौँ हामी सबै नै रोप्छौँ हामी अब खेती बाली प्रायः सबै नै हुन्छ यता राम्रै छ जग्गा यस्तै प्रकारले चलिरहेको छ अब मकै रोप्छौँ हामी अब चैत वैशाख महिनामा चाहिँ हामी मकैहरू रोप्छौँ अब उम्रिएपछि हामी छिट्टै अब फेरि त्यसलाई गोड्छौँ फेरि एकपल्ट काँटै लाउँछौँ पल्टाउँछौँ त्यस्तै प्रकारले अब फुलमा अब त्यसको धानचमराहरू आएपछि त्यहाँदेखि हाते झारहरू गोड्छौँ छ भने आलुहरू अब आलु आलु रोप्छौँ हामी सिजन हामी खास अलिक छिट्टै फलाएर खाने हो भनेदेखि नम नोभेम्बर महिनामा रोपिहाल्छौँ आलु नत्र भने त्यही हो पिच्छे अब जुन जुलाईतिर रोप्दा पनि हुन्छ बर्खे आलु रोप्दा पनि भयो बर्खामा रोप्दा पनि हुन्छ त्यस्तै प्रकारले आलु रोप्छौँ सागहरू रोप्छौँ लसुनहरू खोर्सानीहरू खोर्सानीलाई त्यही हो मल जल दियो त्यही हो अन्त रोगहरू लाग्यो भने दबाई पानीहरू यसो खरानीहरू लगाउँछौँ कुखुराको सुलीहरू त्यस्तै प्रकारले हामी चाहिँ स्याहार्छौँ